मैले चै अडियो बुकहरू सुनेको छुइनँ आफै बुकहरू चाहिँ म आफै पढछु होइन आफै पढेर हो भने चाहिँ अब धेरैवटा कुराहरू पनि सिक्न सकिन्छ है फोनमा हो भने चाहिँ धेरै डिसटर्बिङहरू हुन्छ होइन यता उता ध्यान हुँदैन त्यही कारण चाहिँ आफै पढन मन पर्छ